हेलो सुन्नुहोस् न तपाईँ किस्मत छेत्री ड्राइभर बोल्नुभएको ए म दार्जिलिङ जाऊँ भन्दै थिएँ कि अहिले पानी पनि परिरहेको छ बाटो बिग्रिरहेको रहेछ ल्यान्डस्लाइड जाने डर रहेछ के कसो छ हौ बाटो जानसक्छ आज हजुर

हजुर ए हजुर हजुर ए चार घन्टा हजुर हजुर ल्यान्डस्लाइडहरू जाँदैन होला नि डर हुँदैन होला

ए हजुर हजुर हजुर हजुर ए ब्लक भइरहेको छ हजुर

अँ म आउनु भनेको आजै गएर आजै फर्किनु भनेको हौ दार्जिलिङ गएर सकिन्छ होला फर्किने हजुर हुन्छ भनिदिनु होस् न तपाईँले अलिकति यताउता गरेर डाउन आउने गाडीहरू हजुर भनिदिनु होस् न

हजुर म हजुर तपाईँ अहिले कहाँ हुनुहुन्छ ए हुन्छ हुन्छ हुन्छ म आज जानु भनेको दार्जिलिङ त्यही भएर आउँछु नि म अब कति बजीतिर जानुहुन्छ हजुर ए म हजुर हुन्छ हुन्छ हुन्छ म फोन गर्छु तपाईँलाई आएर हुन्छ ए हुन्छ राखिदिनु होस् न हुन्छ ल